दार्जिलिङ जिल्लामा चाहिँ उपलब्ध अब आइटिआई हाम्रो यहाँनिर खरसाङ छेउ टुङमा छ त्यहाँ चाहिँ बत्तीको टिभीको गाडीको शिक्षा नानीहरूलाई सिकाउँछ है त्यहाँ त्यसको शिक्षा सिकाउँछ त्यहाँनिर एउटा कलेज पनि छ आइटिआईको कलेज पनि छ त्यहाँनिर खरसाङमा त्यहाँ पनि नानीहरूलाई धेरै त्यही त्यही विषयको शिक्षामा उपलब्ध छ